मैले गाडी अब एजेन्सीलाई अब मैले मगाएको थिएँ अनि घुम्न जानुको लागि तर अब ठिक टाइममा अब गाडी नै आउन सकेन त्यो चाहिँ के कारण हो म जान्दिन तर अबो म चाहिँ भन्न चाहन्छु अब मलाई जुन ठाउँ जानु पर्ने थियो अब जुन ठाउँ घुम्नु पर्ने थियो अब मैले टाइम दिएको थिएँ दस बजीको टाइम दिएको थिएँ तर पनि अब के कारणले आउन सकेन मलाई थाह भएन चलाकलाई पनि मैले अब ड्राइभरलाई पनि फोन गरेको थिएँ अब उहाँ उहाँलाई त फोनै लागेन के कारणले हो म जान्दिन तर अब म चाहिँ अब त्यो ठाउँमा जानै जानै पर्ने थियो अनि मैले सबै अब पैसाहरू पनि पे गरिदिइसकेको थिएँ गुगल पे गरिदिइ सकेको थिएँ तर अब त्यो ड्राइभरै आउन सकेन अब म चाहिँ अब त्यो एजेन्सीलाई भन्न चाहन्छु कि अब त्यो पैसा चाहिँ अब फर्काइ दिनुहोस् अनि अब येदि अब फर्काउनु सकेन भने त अब म तपाईँकै त्यो सबै जिम्मामा म छोडदिन्छु एजेन्सी कै जिम्मामा अनि तर पनि अब मलाई चाहिँ भोलि भित्रसम्म चाहिँ त्यो पैसा चाहिँ फर्काइ दिनुहोस् मैले अब त्यत्रो टाइमहरू दिएर अब त्यत्रो टाइमहरू दिएर मैले भनेको थिएँ अब के कारणले आउन सकेन ड्राइभरको फोनै लाग्दैन अनि यस्तो त हुँदैन मैले अबो त्यत्रो अब टाइम दिएको थिएँ नभए म अरू गाडी भन्ने थिएँ होइन अरू गाडीहरूलाई भनेर अरू गाडी थुप्रोहरू थियो बुक गर्ने थियो अरू गाडीहरूलाई बुक गर्ने थिएँ तर अब म जुन ठाउँमा जानु पर्ने अ मेरो काम पनि भएन अबो क्यान्सल गर्नु पऱ्यो मैले अब फेरि फेरि बुकको गर्नु अब मलाई घेरै टाइम लाग्छ अनि दुई तिन दिन अगाडि बुक गर्नु पर्छ तर अब मैले आज दस बजी भनेको थिएँ तर अब आइ स पुगेन अनि म यो अब भनि रहेको छु यो चलाकलाई अब मैले पैसा पनि अब एजेन्सीलाई अब मैले पैसा पनि दिइसकेको अब भाराहरू दिइ सकेको तर अब के कारणले आउन सकेन अब एजेन्सीको गल्ती हो न होइन न अब अब चलाकको अब गल्ती हो त्यो म के पनि भन्न सक्दिन तर अब मैले अब जुन चाहिँ पे गरेको पैसाचाहिँ अब तपाईँहरूले जसरी भए पनि मलाई फर्काइ दिनुहोस् अब किनभने अब म जान त्यो ठाउँ जान पनि सकिन अब जाने अब मैले अरू गाडीलाई भन्नु पनि सकिन कारण मैले अगाडि अब तपाईँलाई बुक गरेको थिएँ अनि अब यो कुरा चाहिँ म अब एजेन्सीलाई भन्न चाहन्छु कारण अब म मेरो जाने ठाउँ पनि अब क्यान्सल भयो अब गाडी मैले बुक गरेको पनि क्यान्सल भयो अनि त्यही कारणले चाहिँ म त्यही यो उयो गर्छु के भन्छ भन्छु कि मेरो पैसा चाहिँ अब झट्टै फर्काइ दिनुहोस्